हाम्रो समाजमा संस्कृति नारीहरूलाई अलग्गै दर्जाले पहिला हेरिन्थ्यो र नारीहरू केही गर्नु सक्दैन उनीहरू घरमै सीमित काम गरेर बस्ने खालको दृष्टिकोण थियो र अहिले त्यस्तो छैन अहिले नारीहरूलाई अघि बढेर काम गर्नु दिन्छन् र अर्को कुरो हाम्रो परिवारमा पहिला सबै एकै ठाउँ भएर बस्ने मन हुन्थ्यो सबैजना मिलीजुली एउटै परिवार भएर बस्ने मन हुन्थ्यो तर अहिले त्यस्तो छैन नानीहरू छोराहरू छोरीहरू ठुलो भएपछि छोरीहरू त पराइ घरमा गइहाल्छ त छोराहरू आफ् आफ्नो अलि ठुलो भएर बिहेदान गरेपछि वहाँहरू आफ्नो आफ्नो लगनी गरेर अलग्गै बसेर सानो परिवार बिताउने सोच भएको हुन्छ र यसरी सोच गरेको हुनाले हाम्रो समाजमा र हाम्रो समाजमा यसरी नानीहरू छोराहरू छोरीहरू एउटै हो भने अब पहिला त्यस्तो थिएन छोरीहरू जन्मिए जसले केही गर्दैन यसो बाउआमा हेर्दैन भनेर त्यस्तो हुँदैन र छोरीहरू अहिले त्यस्तो छैनन् आफ्नै बलबुतामा उभिएर छोराहरूले बरु केही गर्दैनन् र छोरीहरूले गर्छन् भन्ने सोच राखिएको छ